हेलो सब्जीहरू छ त मेरो दोकानमा तपाईँको त अब फुलकोपी बन्दकोपी टमाटर प्याजहरू अब दाम के तिमी धेरै लान्छौ कि कम्ती ए के बिहा छ कि क्या हौ ए त्यसो भए आउनु नि म मिलाइदिन्छु नि अब धेरै लानेलाई त पाइकारी रेटमा दिइहाल्छु म हो अब आलुहरू पनि अहिले त कम्ती नै छ कोपीहरू र पनि म मिलाइदिन्छु कति लाग्छ कहिले हो भने म पनि अर्डर गर्नुपर्छ ल्याएपछि चाहिँ आउनु नि ल्याउनु ल के के चाहिन्छ कति कति टमाटर कति प्याज कति त्यो सबै भन्नु नि ल बिहामा त अब धेरै चाहिन्छ अँ अँ दोकान त मेरो सब्जी दोकान त डेली खुल्ला हुन्छ अँ अँ भेट्छ भेट्छ दिनभरि म दोकानमै हुन्छु अँ हुन्छ हुन्छ त्यो भइहाल्छ नि त्यो हाम्रो बिचमा हो त्यसमा धेरै लानेलाई त म त्यही हिसाबले गरिदिन्छु नि अँ त्यो त आएरै अब बसेरै सल्लाह गरौँ न

ल ल ल